हेलो तपाईँ अञ्जली टुरिस्ट गाइडेन्स हो हजुर मैले उयो गुगलमा चाहिँ हेरेको थिएँ कि कालिम्पोङमा घुम्नु लागि आउने अनि त्यहाँदेखि त्यहाँ छेउछाउ डेलो अनि दुर्पिनहरू त्यहाँदेखि लाभाहरू थियो अनि केही अरू सजेस्ट गर्न सक्नुहुन्छ हजुर हजुर ए हजुर हजुर अनि त्यहाँ चाहिँ कस्तो खालके घुम्ने जग्गाहरू छ होला हजुर तपाईँले हामीलाई म्यानेज गरिदिन सक्नुहुन्छ होला हामी चाहिँ टेन डेसको लागि आउँछौँ अनि त्यस्तै नोभेम्बर फाइभतिर हजुर हजुर त्यही त कति जस्तो लिनुहुन्छ होला हजुर अरू पनि छ भने अरू पनि छ दुर्पिन चाहिँ कस्तो छ होला हजुर क्लाइमेटहरू राम्रै छ है ए हवस् ना नाम चाहिँ ए हजुर ए हुन्छ हुन्छ त्यसो भए म तपाईँलाई आएपछि कन्ट्याक्ट गर्छु नि ल हुन्छ हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ